हाम्रो बगानमा चाहिँ हाजिरी छ अढाइ सौ सबै कुरो काटिएर हाम्रो ग्रेज्युटीहरू यता त्यता फन्ड पैसाहरू काटेर दिनको दुई सौ बिस गरेर पाउँछ अनि बगानमा हिँडेको चाहिँ अट्ठाइस वर्ष जस्तो भयो बगानमा हिँडेको अनि दाउराहरू सालमा एकपल्ट पाउँछ कति एक पिल एक पाउन्ड भनौँ न एक पाउन्ड जस्तो पाउँछ अनि सालमा एउटा ब्ल्याङकेटहरू पाउँछ अनि त्यो साल छुट्टी चाहिँ सिधा हिँड्नेको चौध दिन र नागै त्यस्तो हुनेको आठ दिन नौ दिन दस दिन त्यस्तै पाउँछ बोनस पाउँछ हाम्रो हिँडेको अनुसारले पाउँछ बोनस चाहिँ सालमा सिधै हिँडको पाउँछ त्यस्तै पन्ध्र सोह्र हजार जस्तो पाउँछ अब नागा बस्नेले त त्यही हो सात आठ नौ दस त्यसले पाउँछ अनि सहुलियतहरू त अब के छ भनु बगानको सालमा एकपटक ब्ल्याङकेट पाउँछ सालमा दाउरा पाउँछ अनि बगानमै को बगानकोहरू झोली तिर्पाल सालमा एकपल्ट दिन्छ अरू अन्त त्यस्तै छ सहुलियतहरू चाहिँ